म बाख्राकोटको मनोरञ्जनमा फुटबलहरू भयो यहाँको छेउको मनोरञ्जन गर्नुको लागि फुटबलहरू भयो मनोरञ्जनहरू गर्नुपाउँछु अन्त मलाई मनोरञ्जन गर्नुको लागि म युट्युब हेरेर युट्युबबाट गानाहरू खोलेर मनोरञ्जन गर्छु युट्युबबाट गानाहरू सुनेर होम थिएटर बजाइकन गानाहरू मनोरञ्जन गर्छु म अनि अलिकति सानोतिनो सङ्गीतका यो म्युजिक भयो यो जो खेतबाट रोजेको बिजन छु हेर्नुलाई